हिन्दी चलचित्र बरसात कि एक रातमा छिमेकी गाउँ पेसोकको गुम्बा डाँडा पुख बाह्र माइलको पोखरी जङ्गलहरू देखाइएको छ भने नेपाली पिक्चर सम्झनामा टिस्टाको चित्रेको झरनाहरू देखाइएको छ